ल अब म चाहिँ फर्स्ट प्रडक्टको भन्न जाँदैछु हो फर्स्ट प्रडक्ट चाहिँ के थियो भन्दाखेरि चाहिँ मैले अस्ति भर्खर एउटा टिसर्ट लिएको थिएँ अन्त त्यो टिसर्ट चाहिँ वाइट रङमा थियो त्यो वाइट रङको टिसर्ट चाहिँ खत्रा दामीभन्दा पनि धेरै राम्रो रहेछ हो अनि त्यो टिसर्ट चाहिँ मैले कालचिनीको राजु भैयाको दोकानबाट लिएको थियो त्यसको प्राइज त्यति धेरै पनि थिएन बेसीभन्दा कम्ती कति थ्री हन्ड्रेडमै लिएको थियो अनि त्यही टिसर्ट चाहिँ मैले अनलाइनमा हेर्दा चाहिँ धेरै दाम लाग्यो कति थियो अनलाइनमा चाहिँ सिक्स फाइभ हन्ड्रेड एबोभ नै थियो माथि नै थियो त्यही कारण चाहिँ मैले अफलाइनमै लिएँ अनि दामी रहेछ अनि त्यो टिसर्ट लगाउँदा चाहिँ यस्तो राम्रो लाग्दोरहेछ कि अब अहिले त समर चलिरहेको छ घाम पनि चटक्क लाग्छ अनि घाम लागेकोले पुरा गरम हुँदाखेरि अरू अर्को टिसर्टहरू लगाउँदा चाहिँ पुरा गरम लाग्ने हो अनि त्यो वाइट टिसर्ट लगाउँदा चाहिँ साह्रो राम्रो लाग्ने शीतल हुने अनि मैले स्कुलको एउटा प्रोग्र अस्ति भर्खरै एउटा फङ्सन भएको थियो अनि त्यही स्कुलमा त्यो फङ्सनमा त्यो टिसर्ट लगाउँदा पनि सबै साथीहरूले पनि भन्यो तैँले टिसर्ट कहाँबाट लिएको भाइ भन्दाखेरि अन्त मैले भनिदिएँ अनलाइनमा त हेरेको थिएँ टिसर्ट तर बेसी दाम पर्यो राजु भैयाको दोकानबाट लियो कालचिनीको त्यो अगाडि ब्याङ्क छेउमा भएको दोकानबाट लियो अन्त बहुत राम्रो रहेछ टिसर्ट त अनि मैले साथीहरूलाई भनिदिएँ सरहरूले पनि सोध्दै थियो भाइ तेरो टिसर्ट त बहुत राम्रो रहेछ त भन्दै थियो अन्त मैले भनिदिएँ थ्याङ्क्यु सर अब टिसर्टहरूलाई दोकान राम्रो छ तपाईँहरू पनि त्यहीँबाट लिनुहोस् त्यहाँ त्यो टिसर्ट चाहिँ साह्रै राम्रो रहेछ हो वाइटमा थियो अगाडि चाहिँ एनेमी भएको पोस्टर थियो बहुत राम्रो थियो अन्त त्यो टिसर्ट चाहिँ अहिले मेरो दाजुहरूले पनि मनपराएर म कतै गएको बेलामा त्यो टिसर्ट लगाएर कता कता जाँदैरहेछ हो फोटोहरू पनि खिच्दै रहेछ त्यो टिसर्ट राम्रो भएकोले त्यो टिसर्ट चाहिँ दामी रहेछ अनि तपाईँहरूले पनि अब लिनुछ भने टिसर्टहरू त्यहीँबाट लिँदा हुन्छ यति दामी टिसर्ट छ त्यहाँनिर त्यो दोकानमा त्यस्तै खालको टिसर्ट चाहिँ दामी दामी रहेछ

टिसर्ट त्यसको टिसर्टको दाम पनि कम्ती रहेछ अन्त राम्रो रहेछ टिसर्ट अन्त त्यो वाइट टिसर्ट रहेछ म त अझै एउटा अब त्यस्तै एउटा टिसर्ट त्यहीँबाट लिन्छु भनेको राम्रो टिसर्ट रहेछ अन्त अब के भन्नु टिसर्ट त दामी रहेछ तपाईँहरू पनि त्यहीँबाट लिनुहोस् अस्ति प्रोग्राम आफ्नो हाम्रो गाउँमा पनि प्रोग्राम थियो अनि प्रोग्राममा लिँदा पनि लगाउँदा पनि सबैले भन्दैथियो राम्रो रहेछ टिसर्ट पनि सिम्पल राम्रो सबैले मनपरायो साथीहरूले पनि माग्दै थियो टिसर्ट मैले त दिइनँ मलाई लगाउनु थियो त्यो लागि दिइनँ अन्त आमाबाबाहरूले पनि अरू टिसर्ट किनेको देख्दाखेरि त कराउँथ्यो यो टिसर्ट किनेर आमाबाबाहरूले पनि कराएन अनि टिसर्ट चाहिँ पोलो टिसर्ट भन्छ नि है त्यो कलर भएको टिसर्ट त्यस्तो खालको टिसर्ट थियो ल त्यो टिसर्टहरू लिन चाहनुहुन्छ त्यहीँबाट लिनुहोस् राम्रो पाउँदोरहेछ दामी रहेछ टिसर्ट